हेलो हेलो अँ भन अँ ए यस यस भन अहँ तिमी आजदेखि नआऊ तिमी भोलिदेखि आऊ ल आऊ किनकि मतलब म तिमीलाई भोलिदेखि प्रमोसन दिँदैछु होइन अनि तिमी तिन चारजनालाई सुपरभाइज गर्नु भोलिदेखि अब तिमीलाई प्रमोसन दिँदैछु तिनजना चारजना तिम्रो जुनियर हुन्छ होइन त्यो मतलब उनीहरूलाई मतलब हेरिदिनु मतलब के के कामहरू गर्नु ती सब तिमी तिमी बताइदिनु उनीहरूलाई कामहरू हेर्नु उनीहरूको तिमी तिमी खालि मतलब उनीहरूलाई सुपरभाइज गरिदिनु उनीहरूको कामहरू हेर्नु होइन केही गल्तीहरू गर्यो भने कराइदिनु उनीहरूलाई तिमी हँ हजुर टाइममा त टाइममै आउनु होइन बट् तिम्रो केही काम गर्नुपर्दैन तिमी खालि उनीहरूलाई सुपरभाइज नै गर्नुपर्छ तिमीले स्यालेरी तिम्रो अँ तिम्रो स्यालेरी ट्वेइ बिस हजार तिमीलाई बिस हजार ठिकै हुन्छ हुन्छ हुन्छ टाइममा चाहिँ टाइममै आउनु हजुर म घरमै छु मतलब त्यो मतलब त्यो तिम्रो त्यो जुनियरहरू आएको छ के उनीहरूलाई काम बताइदिने त्यही के तिमी भोलिदेखिको आएर चाहिँ तिमी नै सुपरभाइज गरिदिनु उनीहरूलाई

हुन्छ टाइममा चाहिँ टाइममा आउनु लेट नहुनु कति आठ बजी बिहान हजुर आठ बजी आएर बेलुका दस बजी छुट्टी

अनि तिमी तिमी तिमीहरूको उता काम गर्ने काम गर्ने मान्छेहरू छैन अझै हजुर सोधिदिनु होस् हजुर सोधिदिनु काम गर्ने छ भने भन्नु हुन्छ